कानुनी समस्या भन्नुपर्दा अब समस्या नै हेरिहेरि त्यसको समाधान अब गर्छु जस्तै अब धेरै जग्गा अब पुलिसलाई नै भन्नु पर्छ पुलिसको नै काम हुन्छ हामीले अब गरेर भएन अब अहिलो अनलाइन हुन्छ अब धेरै कानुनी समस्याहरू त हामीले अनलाइनमै भिडियो बनाएर पनि समाधान हुन सक्छ अब त्यसतै छ